जीवनमा सबैभन्दा धेरै महत्त्व दिने त आफ्नो परिवारलाई आमा बाबा भाइ बहिनीहरूलाई र आफूले अब के सोचेको छ भविष्यमा गर्नको लागि आफ्नो निर्धारित के छ प्लानिङ के छ है सोचेर के बसेको छ त्यो कुरालाई महत्त्व दिने हो र अलिकति अब साथी भाइहरूसँग धेरै कम्ती अब परिवार पहिला सबभन्दा पहिले त अनि आफ्नो महत्त्वाकांक्षाहरू आफ्नो इच्छाहरू के छ त्यो कुरालाई महत्त्व दिएर आफ्नो गर्नु पर्ने सोच के राखेको छ त्यसलाई दिएर र साथीभाइहरू आफ्नो अलिकति चिनजानको यताउता त्यो कुराहरूलाई दिने हो महत्त्व त बेसी त अरू त धेरै त बेसी केही छैन